ए भदै अस्ति तैँले मुसुरी दाल कसरी पकाएको भनेर सोध्दै थिइस् होइन दाल पकाउँदा सबैभन्दा पहिला त दाललाई भिजाउनु पऱ्यो एकछिन भिजाएपछि प्याज काट्नु पऱ्यो त्यसमा लसुन खान्छ भने लसुन हाल्यो खाएन भने नहाल्दा पनि हुन्छ लसुनलाई सान सानु चप गर्नु पऱ्यो प्याजलाई पनि चप गर्नुपऱ्यो अनि टमाटरलाई पत्ला पत्ला प्रकारले काट्यो भने त्यसको छिल्का पनि हतपत भेट्दैन दालमा साथमा प्याज पहिला हाल्यो पहिला सबैभन्दा पहिला त लसुन हाल्नु पऱ्यो लसुन हाल्यो अनि अलि अलि हल्का ब्राउन भएपछि त्यसमा के भन्छ यो प्याज चप गरेको प्याज अदुवा हालेर फेरि भुट्यो हल्का ब्राउन हुन्छ त्यहाँबाट हल्दी हल्दी हाल्यो अनि त्यसमा हिङ पनि हाल्नु पर्छ हिङ हाल्यो भने चाहिँ दालको स्वाद बेग्लै हुन्छ अन्त हिङ हालेर त्यसलाई चलाउनु पऱ्यो मज्जाले चलाउनु पऱ्यो निकै अलिक भुटिनु पर्छ भुटेर रमभेडा हाल्यो रमभेडा हालेर पनि मज्जाले भुट्यो भुटे पछि चाहिँ त्यहाँदेखि दाल हाल्नु दाललाई भुट्नु चाहिँ पर्छ है एकछिन कम्तीको पनि एक दुई मिनट जस्तो भुटेर अनि त्यसमा गरम पानी हाल्नु चिसो पानी हुँदैन तातो पानी हाल्नु तातो पानी हालेर चाहिँ कति कम्ती मात्रामा हाल्नु पहिला जो दाल पाक्नुको लागि अन्त त्यसलाई कुकरमा पकायो भने एक मिनट आदि जस्तो मात्रै टाइम एक मिनट एउटा सिटी लागेर अर्को सिटी लाग्नु अगाडि चाहिँ बन्द गर्नु पर्छ ढकनी लगाएर के ग्यास बन्द गरिदिनु पर्छ किनभने मुसुरी दाल धेरै बेरसम्म पकायो भने लिटो जस्तो गिलो हुन्छ त्यो गिलो दाल राम्रो पनि हुँदैन र एक सिटी लागेर त्याँदेखि एकछिन आदि सेकेन्ड जस्तो त्यत्तिकै छोड्यो त्याँदेखि ग्यास अफ गर्नु त्याँदेखिन् पछि खोलेर हेर् सिटी सकेपछि खोलेर हेर्नु त्यो मैले त्यसरी पकाउँछु र तँलाई पनि त्यसरी नै भनेको अन्त तैँले पनि एक खेप ट्राई गर त्यस् त्यो दालमा मैले त भन्नै भुलेछु त्यो दालमा लास्टमा फेरि पनि अलिकिति घिउ या केही छोक्डाउनु छ लगायो भनेदेखि त्यसमा अलिकिति घिउ तताउने एउटा डाडुमा भए पनि हुन्छ या सानो फ्राई पेन केही छ भने त्यसमा घिउ गरम गर्नु त्यसमा जिरा पड्काउनु अनि रातो खोर्सानी सुख्खा खोर्सानी हालेर चाहिँ पकाउनु त्यसलाई अलिकिति क्या बेसी चाहिँ होइन कम्ती खऱ्याउनु अनि त्यत्तिकै त्यो दालमा छोँक हाल्नु छोँक हालेर चाहिँ धनिया पत्ता हाल्नु अन्त ठक्कै छोपिहाल्नु त्यहाँबाट पछि हेर्नु यदि मेरो मैले भनेको कुरो तँलाई मनपऱ्यो भने त्यसरी बनाई हेर नत्र चाहिँ अब म केही अरू त के सिकाउनु सक्छु र चिकन विकन बनाई गयो भनेदेखि चिकनमा पनि त्यही हो चिकनमा चाहिँ अलिकिति झन्झटै हुन्छ चिकनलाई पहिला फ्राई गर्नु पऱ्यो फ्राई गरेर निकालेपछि त्यसमा अदुवा लसुन चाहिँ जान्छै जान्छ प्याज चप गरेको प्याज भुट्यो भुट्दा भुट्दा भुट्दै त्यसमै अदुवा लसुनको पेस्ट हाल्नु पेस्ट बनाउनु पर्छ अदुवा लसुनको पेस्ट हाल्यो अन्त त्यसलाई फेरि मज्जाले भुटेर त्यहाँबाट त्यसमै उयो सुख्खा खोर्सानी चुट्टाएर हाल्दिनु दुई दुइटा तिनटा जोस्तो हिंङ हाल्नु अन्त मसालामा के हाल्छ त्यसमा के भन्छ यो दालचिनी दालचिनी त त्यसमा प्रायः जस्तो जाँदैन पनि तर दालचिनी चिकनमा त प्रायः दालचिनी जान्छ दालचिनी अन्त ग्लोब्स भएन सिनामुन कार्डमोम हो यिनाहरू नै उयो गरेर हलिदिनु पड्काउनु त्यै मसालामा अन्त हिंङ हाल्नु हिंङ हालेपछि त्यहाँदेखि त्यो फ्राई गरेर राखेको मासु मज्जाले पकाउनु फेरि त्यसको पछिबाट चाहिँ यो रमभेडा हाल्दिनु रमभेडा हालेर टक्कै छोपेर नुन हालिसके पछि टक्कै छोप्यो छोपेर चैं तेल्लाई मज्जाले पाक्न दिनु त्यो हल्दी त भन्नै बिर्सेछु हल्दी चै मेन हो नि हल्दी नुन चैं एकदमै मेन हो त्यो हाल्नु अन्त त्यसलाई छोपेर पकाउनु तेसो गऱ्यो भनेदेखि त्याँ लास्टमा निकाल्दा खेरि पाकिसके पछिन् हरियो धन्यालाई मसिनु काट्नु अन्त त्यो हरियो धनिया हाल्दिनु आबो हाम्रो ता यताको यस्तै बनिन्छ त्यही मिठो हुन्छ हामीलाई त मिठै लाग्छ अब तँलाई मनपऱ्यो भने त्यसरी पका होइन भनेदेखि नपका जा